चराहरू विशेष गरी फुलसँग आकर्षित हुन्छन् अनि वरिपरि फुल लगाए चराहरू पक्कै पनि आकर्षित हुन्छन् त्यति मात्र नभएर उनीहरूको लागि दाना पानी राखी राखियो भने उनीहरू आकर्षित हुन्छन् अनि विशेष गरी उनीहरूलाई जुन निर्दयपूर्वक हत्या गरिन्छ होइन त्यसो नगर्नु नगरे पनि उनीहरू जबसम्म आफूसँग अथवा मान्छेसँग भय सृजना हुन्छ तबसम्म उनीहरू हामीसँग मिल्न आउँदैन होइन त्यही हो अनि म पनि चराहरूलाई अन्न पानी राख्ने गर्दछु दिने गर्दछु उनीहरूले खाएको देख्दा मलाई मजा लाग्छ राम्रो लाग्छ